मैले त नि खानाहरू त अब पका पकाउँछु अब म त अब हा हाउसवाइफै हो अब कामै त्यही हो खाना पकाउने है ठिकै छ मैले दस पन्ध्रजना जस्तोको चाहिँ खाना बनाउँछु अब कोही कोही बेला त्यो चाहिँ अब अफिसहरूतिर उसतिर हो त्योभन्दा बेसी बेसी पनि अब त सक्दिनँ हो पकाउँछु अब के अरे नर्मल खानापिनाहरू बनाउँछु हो अब माछामासुहरू पनि बनाउनसक्छु कोही बेला अब त्यो एउटा बिरयानीहरू बनाउनुपर्यो भने पनि अब बनाउँछु बनाउँछु अनि सजिलोसँगले नै अब त्यो त्यति त गर्नुसक्छु नि किनभने अब हामी त अब त्यस्तै पर्यौँ है खाना पकाउने नै पर्यौँ नि त हाउसवाइफ परेपछि अब अन्तखेरि चाहिँ गर्छु म कोही बेला के अरे अचारहरू बनाउँछु हो कोही बेला त्यो हाम्रो त यहाँ उयोहरू चल्छ बेसी के अरे प्याज टमाटरको अचार भन्छ हो त्यो पनि चल्छ अन्त कालो दाल त्यहाँदेखिको अब मासु पनि दुई तिन किसिमको हुन्छ है पक्कु भन्छ कोही कोही के भन्छ है अब त्यो दुई तिन किसिमको बनाउनु जान्दी जान्दछु कुखुराको मासु पनि सक्छु बनाउनु अन्त अब के भन्नु अरू त सक्छु गर्छु खानाहरू पकाउनु त अब केही जस्तो पनि लाग्दैन नि तर अब साह्रो बेसी बेसी चाहिँ अब सकिँदैन है कम्ती कम्ती खाना त बनाउँछु अब अरू चाहिँ म के गर्छु भन्दाखेरि कफीहरू चियाहरू त्यस्तोहरू पनि बनाउँछु कफी कफी पनि अब किसिम किसिमको अब ब्ल्याक कफी व्हाइट कफी है त्यस्तोहरू पनि बनाउँछु त्यहाँदेखिको उयो पनि बनाउँछु के अरे